विशेष भारतको सबभन्दा महत्त्वपूर्ण चुनौतीहरू मलाई लाग्छ हाम्रो स्वास्थ्य यदि हामी स्वस्थतालाई यदि हामी महत्त्वपूर्ण दर्जामा राख्छौँ भने चाहिँ आज देशको अझ उन्नति हुन्थ्यो होला भन्ने मलाई लाग्छ किनकि आज भारत देश संसारमा आफ्नो राम्रो छवि राखिरहेको छ र त हामी त्यो देख्दैछौँ पनि र विशेष म एउटा योग शिक्षक भएको नाताले म यस सल्लाह भनौँ यो विचार राख्नु चाहन्छु कि चाहिँ योग जो हाम्रो शरीरको लागि र हाम्रो मनको लागि है हाम्रो आत्माको लागि एकदम राम्रो छ यदि हामी यसलाई हामी यदि यो माथि हामी गिद्धे नजर लगाउँछौँ भने चाहिँ आज साँच्चै हामी हर स्तरमा हाम्रो हुनु पर्ने हर कर्ममा है र हामी जुन फिल्डमा छौँ त्यसमा हामी अघि बढ्नु सक्छौँ होला र यो इक्जाम्पल हामी मानिलिऊँ हामी एउटा इक्जाम्पल हाम्रो लागि एउटा कुनै इन्टर्नेसनस एउटा अन्तरराष्ट्रिय खेलकुद खेल प्रतियोगितामा पनि है र यसमा स्वास्थ्य धेरै नै धेरै नै हाम्रो लागि मायने राख्छ कसरी भन्दाखेरि चाहिँ आज कुनै पनि खेलमा खेलको निम्ति हामीलाई स्वास्थ्य रूपले हामीहरू मजबुत हुन जरुरी छ र साथै हामीहरूलाई मानसिकता मानसिक रूपले पनि हामी त्यति नै मजबुत हुनु पनि जरुरी छ त्यसले गर्दाखेरि चाहिँ यदि हामी योगलाई हामी यसलाई योगलाई हामी महत्त्वपूर्ण स्थान दिन्छौँ भने के हुन्छ भने चाहिँ हामी शारीरिक रूपले मानसिक रूपले र साथै एउटा आध्यात्मिक रूपले पनि किनकि आध्यात्मिक रूपले पनि हामीहरू अझ श्रेष्ठ हुन सक्छौँ है मजबुत हुन सक्छौँ र हामीहरू जुन हाम्रो हामी जुन क्याटेगरीमा छौँ जुन काममा जुन कर्ममा जुन कर्ममा हामी लागिरहेको छौँ त्यसमा हामीले अझ सय प्रतिशत दिएर पनि हामी त्यो उतीर्ण भएर हामी विजय बन्न सक्छौँ है र अहिले हो भारत देशले धेरै राम्रो काम गरिरहेको छ त्यसलाई हामी नकार्न सक्दैनौँ किनकि विशेष स्वास्थ्यको अझ राम्रो केही उसो हामी स्वास्थ्य रूपले आज हामी मजबुत भनौँ भनी आज भारत देशले भारत देशले भारत देशले आज इन्टर्नेसनल योगा डे है इन्टर्नेसनल योगा डे हामी जो मनाउँछौँ एक्काइस जुनको दिन आज हाम्रो लागि एकदम महत्त्वपूर्ण बनिरहेको छ र सारा विश्व आज यसको लागि लागिरहेको छौँ है र साँच्चै भन्दा पनि धेरै सुविधाहरू धेरै मान्छेहरू स्वास्थ्य रूपले पनि आज एकदम राम्रो भइरहेको छ सबै पनि है र विशेष एकदम योग किनकि म योगमा जोडिएको छु म बारम्बार यही कुरा गर्नु सक्छु यो योगलाई अहिले एउटा त्यो स्थान दिएकोले गर्दा आज योगमा काम गरिराख्ने कार्यरत भएर गर्ने हामी जस्तै अझ योगा टिचरहरू धेरै बनिएर आइरहेको छ र उहाँहरूले आफ्नो खुट्टामा स्वालम्बी भएर आफ्नो रोजगारको बाटो पनि उहाँहरूले हेरिरहेको छ यो एउटा भारत सरकारको एउटा राम्रो एउटा देन हो र साथै आज धेरै शिक्षकको रूपमा उहाँहरूले जन साधारणमा राम्रो राम्रो राम्रो राम्रो काम गर्दै है योगलाई एकदम है प्रोत्साहन दिँदै उहाँहरूले आफ्नो जीविका चलाउँदै आफ्नो परिवार पनि चलाउँदै र र जन साधारणलाई त्यसको फाइदा यदि उहाँहरू पनि सुस्वास्थ्य हुने एउटा मौका दिइरहेको छ र विशेष हामीले धन्यावाद दिनु पर्ने हो यस चुनौतीलाई है भारत सरकारले एकदम राम्रो एउटा चुनौती लिएको थियौँ र त्यसमा ती सक्सेस पनि भएर आज हामी सबै स्वास्थ्य छौँ है र अघि बढाइरहेको छौँ र आशा राख्छौँ आउँदो दिनको आउँदो दिनहरूमा अझ हामीले धेरै राम्रो काम गर्नु छ र आशा छ र भारतले भारत सबभन्दा महत्त्वपूर्ण यही सायद एउटा चुनौती थियो जसलाई लिएर एकदम राम्रो खाले गइरहेको छ मलाई लाग्छ र अब आउँदो दिनको आग अगाडिको दिनको अझ राम्रो हुन्छ भनी हामी आशा राख्दछौँ